हाम्रो चाहिँ छ गोर्खे अचार अनि सेलरोटी गोर्खे अचार भन्नुपर्दाखेरि चाहिँ यसलाई बनाउने है विधिहरू म भन्छु यसलाई बनाउनुको निम्ति चाहिँ पहिला चाहिँ आलु उसिन्नु पऱ्यो अन्त आलु उसिनेपछि है यसलाई एकपल्ट दुईपल्ट सिटी लगाउनु पऱ्यो लगाएपछि यसलाई ग्यास बन्द गऱ्यो है अन्त बादमा त्यसलाई त्यसको अब ग्यास आउट भइसकेपछि चाहिँ आलुलाई मज्जाले निकालेर छिलछाल बनायो त्यसबादमा हामीले अरू अचार बनाएको जस्तै आलु भयो यो गाजर मुला काँक्रा प्याज यो सबै मिक्स गर्नुपऱ्यो मिक्स गरेपछि यसलाई कालो तिल सेतो तिल र तोरी हालेर है यसलाई मज्जाले भुट्नु पऱ्यो भुटे भुटभाट पारेपछि यसलाई पिन्यो पिनेर अचारमा हाल्यो तिल हाल्यो त्यसरी मज्जाले फिट्यो है फेरि माथिबाट अलिकति तेल खऱ्यायो यसलाई अनि फेरि प्याजहरू कम्ती हल्का फ्राई गरेर फेरि लगाइदियो अब आफूलाई यसको पिरो कति चाहिन्छ त्यही अनुसारले सुक्खा खोर्सानी हालिदियो र बादमा हरियो खोर्सानी पनि हालिदियो यसमा है अमिलोको निम्ति जलजिरा निम्बू आमचुर जे पनि हामीले प्रयोग गर्न सकिन्छ है यसमा अमिलोको निम्ति जे जेसो छ त्यसलाई हामीले निम्बू भए पनि हाल्नुपऱ्यो आमचुर भएपनि हाल्नुपऱ्यो धेरै राम्रो हुन्छ यसरी चाहिँ यसलाई हामी केही समयको निम्ति यसलाई मोलेर छोपीदियो है त्यसको बादमा त्यसको बादमा सबै अचार तयारी भएपछि चाहिँ हामी है यसलाई परिवारिक बसेर है यसको स्वाद लिन सक्छौँ